मेरो लागि दुइटा रेसिपीहरू अप्ठ्यारो हुन् कारण अहिलेसम्म मैले यो प्रयास गरेको छुइनँ तर प्रयास गर्न चाहन्छु र सिक्नु पनि चाहन्छु अन्त उहाँहरू त्यो रेसिपी रेसिपीहरू हुन् दालको हलुवा र भेज बिरियानी दालको हलुवामा के छ भने दाललाई कति सेक्नु पऱ्यो कति अमाउन्ट कति उसको हाल्नु पऱ्यो कति चिनी हाल्नु पऱ्यो कसरी चास्नी बनाउनु पऱ्यो कतिसम्म उसलाई सेक्नु पऱ्यो यो अलिकति मलाई साह्रो पर्छ तर यो सिक्नु बहुत इच्छा छ त्यसले त्यसले गर्दा भेज बिरयानीसँग त्यही छ कति मसला हाल्नु पऱ्यो कतिसम्म मसला हाल्नु पऱ्यो कसरी सेक् कसरी पकाउनु पऱ्यो यो सबै सेक्नु सिक्नु बहुत इच्छा छ अन्त यो सिकेर मैले अरूलाई खुवाउनु पनि बहुत इच्छा छ कि अँ मैले सिकेको छु अन्त अहिले सिकेर मैले अरूलाई खुवाउनु पाउँदैछु